मेरो मेरो जीवनमा चाहिँ महत्त्वपूर्ण निर्णय लिनुपर्ने समय चाहिँ मेरो माध्यमिकको समय थियो मेरो माध्यमिकभन्दा अगाडि चाहिँ मेरो माध्यमिक इक्जाम आउनुभन्दा अगाडि चाहिँ मैले मेरो दुई महिना मात्र बाँचेको थियो त्यसमा चाहिँ मैले हो मेरो सबै सिलेबसहरू मेरो सबै मैले कमप्लिट गर्नुपरेको थियो तर मेरोमा दुई महिनाको मात्र समय थियो तर म पनि मैले पढ्नुपर्ने चाहिँ एकदमै बेसी थियो होइन मेरो सानो इक्जाममा पनि माध्यमिक भन्दाको अगाडिको इक्जाममा पनि मेरो राम्रो मार्क्स आएको थिएन त्यही भएर मैले दुई महिनालाई चाहिँ एकदमै राम्ररी चलाउनुपर्ने थियो मलाई लाग्दै थियो म अब यो दुई महिनालाई मैले कसरी चलाऊँ त्यसरी लाग्दै थियो हो अनि मैले मेरो छेमाको सल्लाह लिएँ मैले मामाको सल्लाह लिएँ मैले घरको सल्लाह लिएँ होइन अन्त मलाई लाग्यो कि मैले गर्नसक्छु अनि म बिहान उठ्थेँ म बिहान उठ्थेँ बेलुकासम्म दिनभरि पढ्थेँ मैले घरबाट बाहिर निस्किनँ म म दिनभरि पढ्थेँ अनि म बेलुका पनि रातिसम्म पढ्थेँ बिहान पनि म तिन बजी चार बजी नै उठेर पढ्थेँ किनभने मैले सबै मेरो सबै पढाइ चाहिँ मैले सक्नुपर्ने थियो यो दुई महिनामा दुई महिना बाद चाहिँ मेरो माध्यमिक परीक्षा थियो त्यही भएर चाहिँ मैले दिनभरि नै दिनभरि नै म पानी खानु खाना खानु मात्रै घरदेखि रुमदेखि बाहिर निस्किन्थेँ बिहान तिन बजीदेखि बेलुका दस एघार बजीसम्म पढ्थेँ मैले पढ्दाखेरि पनि आफूलाई चाहिँ प्रेसर दिएर पढिनँ तर मैले चाहिँ त्यो समयलाई चाहिँ म चाहिँ अब म गर्नसक्छु यो समयमा चाहिँ म केही गर्नसक्छु मैले यता इक्जामभन्दा मैले माध्यमिकमा राम्रो मार्क्स ल्याउनसक्छु भनेर चाहिँ मैले एकदमै मैले आफूलाई घोकेँ आफ्नो त्यो त्यो समयलाई मैले एकदमै खेर जानदिइनँ बाहिर घुमेर त्यस्तो गरेर मैले त्यो समयलाई खेर जानदिइनँ होइन अनि म एकदमै त्यो समयलाई चाहिँ मैले एकदमै राम्रोसँगले प्रयोग गरेँ अन्त मैले सबै घरको सल्लाहहरू मेरो सबै घरको सल्लाहहरूको कारणले गर्दा चाहिँ मैले त्यो समयलाई राम्ररी प्रयोग गर्नुसकेको छु त्यही कारण चाहिँ म सबैलाई धन्यवाद दिन चाहन्छु त्यो समय प्रयोग गरेकोले कारणले यता मैले राम्रो मेरो राम्रोसँगले रिजल्ट ल्याउन सकेँ राम्रो पर्सन्टेज ल्याउन सकेँ त्यही भएर चाहिँ मलाई जस जसले सल्लाह दिनुभएको थियो मलाई जस जसले त्यति बेला मलाई सपोर्ट गर्नुभएको थियो सबैलाई मैले थ्याङ्क्यु भन्न चाहन्छु